यहाँको स्वास्थ्य केन्द्रहरू चाहिँ साह्रै राम्रो छैन हामीलाई के रे यहाँनिर छ हस्पिटलहरू सरकारी हस्पिटलहरू छ यहाँ बगानको हस्पिटल छ तर त्यस्तो उपचारहरू चाहिँ यहाँ हुँदैन र सानो चिजहरूको लागि नि हामी बाहिरै जानुपर्छ हस्पिटलमा मतलब यहाँनिर ओत्लाबारी मालबजारतिर हाम्रो सरकारी हस्पिटलहरू छ त्यहाँनिर चाहिँ अब ठुल्ठुलो प्रायः सिरियस पेसेन्टहरू चाहिँ हुँदैन त्यहाँबाट चाहिँ रेफर गरिदिन्छ सिलिगुडी लानुपर्छ गभर्मेन्ट हस्पिटल सरकारी हस्पिटलमा लानुपर्छ त्यहाँ पनि भएन भने चाहिँ हामी प्राइभेटहरू देखाउँछौँ सक्नेले प्राइभेट देखाउँछ नसक्नेले त्यही जलको सिलिगुडी हस्पिटलमै देखाउँछ र यहाँनिर हाम्रो चाहिँ त्यस्तो साह्रो व्यवस्थाहरू राम्रो छैन बिमारीहरू एकदम सिरियस भयो भने जाँदा जाँदै बाटोमै मर्छ कति त लाँदा लाँदै हामीलाई टाढो पनि पर्छ र एकदमै साह्रो सिरियस पेसेन्टहरू चाहिँ हामीले यहाँ सिलिगुडीमा नि नभएर चाहिँ बाहिर भेलोरहरूतिर लानुपर्छ